अब हाम्रो क्षेत्रमा चाहिँ खेलकुदमा प्रमुख चुनौतीहरू धेरैहरू आउँछ तर पनि अब प्रमुख भन्नु पर्दा चाहिँ कतिजनालाई धेरै नै इन्ट्रेस्ट हुन्छ अब स्पोर्ट्सहरूतिर उनीहरूले चाहिँ त्यसमै अब फ्युचर बनाउँछु भनेर पनि सोचेको हुन्छ र उनीहरूकोमा त्यो क्वालिटी पनि हुन्छ जस्तै त्यो फ्युचर बनाउने खालकै स्पोर्टमा क्वालिटी पनि हुन्छ तर पनि तिनीहरूले कतिपल्ट कतिवटा केसमा परिवारहरूले नदिँदाखेरि पनि अब उनीहरूको जुन चाहिँ त्यो इच्छा छ त्यो नै अब आफूले त्याग्नु पर्ने हुन्छ र अर्कै बाटोतिर जानु पर्ने हुन्छ अन्त फेरि कतिवटा केसमा फेरि परिवारबाट पाए नै भने पनि फेरि कतिजनाले कोचहरू राम्रो पाउँदैन अन्त फेरि कोचहरू अब राम्रै पाए भने फेरि त्यहाँबाट सेलेक्ट गर्ने हुन्छ अब जस्तै ठुल्ठुलो पदतिर खेल्दाखेरि सेलेक्ट गर्नु पर्ने हुन्छ अनि हाम्रोतिर हुन्छन् बेसी पार्सेलिटी भएको कारणले गर्दा पनि अब जस्तै जो जो चिनेको छ जो जो पैसा अलिकति पेल्नु सक्छ तिनीहरूलाई चाहिँ सेलेक्ट गरेर चाहिँ अन्त जो चाहिँ साँच्चैमा खेल्ने क्षमता भएकोलाई फेरि दबिएर त्यहीँ नै तिनीहरूको जुन त्यो स्पोर्ट्सप्रति रुचि हुन्छ त्यो त्यहाँ नै मरेर पनि जान्छ